मलाई चाहिँ कुनै बिमारी भयो भने जस्तै अब खोकी सर्दी लाग्यो भने चाहिँ म त्यो त्यो विषयमा चाहिँ सबैभन्दा पहिला चाहिँ म अस्पताल जानु मलाई मन पर्दैन मलाई त्यो अस्पताल जानु म रुचाउदिनँ किनभने मलाई चाहिँ अस्पतालको दबाईले त्यस्तो छिटो उयो हुदिनँ म होइन मेरो हेल्थ अलिक बिग्रेको जस्तो लाग्छ किनभने मलाई खोकी लाग्दा जुन म खोकीको दबाई अस्पतालको लिएर खान्छु त्यसमा मलाई एन्टिबायोटिकले मलाई धेरै नै असर पारेको जस्तो लाग्छ आफूलाई विक फिल भएको जस्तै लाग्छ होइन त्यही कारणले गर्दा चाहिँ म चाहिँ अस्पतालको दबाई म फर्स्ट चाहिँ खादिनँ किनभने पहिला चाहिँ म घरेलु उपचारै गर्नु मलाई मनपर्छ र घरेलु उपचारमा मलाई विश्वास पनि लाग्छ किनभने मैले धेरैपल्ट नै मैले यसलाई चाहिँ उयो गरेको छु बनाएर खाइसकेको छु र मलाई विश्वास लाग्छ जस्तै मलाई खोकी धेरै खोकी लाग्यो भने फर्स्टमा चाहिँ घरमै नै होइन बेलुका गाईको दुध राख्छु अनि गाईको दुधमा हर्दी हाल्छु मेथी हाल्छु अन्त तपाईँको ल्वाङ हाल्यो अलिकति मरिच हाल्यो अनि तुलसी पत्ता हाल्यो अनि यसलाई धेरै नै बोयल गरेर एकदमै बेसी मात्रामा उमालेर उमालेर उमालेर यसलाई आधा एक कप उमालेको छु भने त्यसलाई मैले आधा कप जस्तो पकाउ बनाएर पकाएर चाहिँ आधा कप जस्तो बनाउँछु त्यही कारणले गर्दा चाहिँ त्यो अलिअलि सेलिएपछि चाहिँ त्यसमा एक चमच मह पनि हाल्छु अनि चाहिँ त्यसलाई घोलेर खान्छु होइन यसले मलाई धेरै नै एकदमै एकपल्ट खाँदै मलाई एकदमै सन्चो भएको जस्तै लाग्छ र यसलाई चाहिँ म दुई तिन दिन चैँ एल्लाई म यसरी नै रेगुलर खाने गर्छु एल्ले एकदमै मलाई धेरै नै सन्चो भइहाल्छ अनि मलाई अर्को सर्दी लाग्दा म यसलाई सर्दी लाग्दाखेरि म घरैमा नै मा पानी तातो पानी राखेर त्यसमा अलिकति उयो बामहरू हालेर होइन त्यसलाई स्टिम गर्ने गर्छु यसले गर्दा मेरो धेरै नै सन्चो भएर जान्छ उयोहरू पनि सर्दीहरू पनि सर्दीहरू पनि धेरै नै कम्ती भएर गइहल्छ त्यसै कारणले गर्दा मलाई चाहिँ एकदमै घरेलु उपचार गर्नु मनपर्छ अनि टाउको दुख्दा म अ अस्पतालको दबाई ल्याएर खाइहाल्दिनँ प्रायः मान्छे अस्पतालको दबाई खान्छ टाउको दुख्दा के अरे यो पेन किलरहरू खान्छ म यसलाई गर्दिनँ किनभने टाउको त्यसै पनि अलिअलि दुखिहाल्छ दुखी नै रहन्छ तर अब ज्यादा मात्रामा दुख्यो भने चाहिँ म अलिकति यसलाई बामहरू दलेर होइन रिल्याक्स गर्ने गर्छु त्यसै कारणले गर्दा चाहिँ म अस्पताल चैँ गइहाल्दिनँ ज्वरो बेसी आयो भने ज्वरो बेसी आयो भने त्यसलाई म आफ्नो शरीरलाई अलिक शितल राख्ने ग गर्छु र शितल राख्दाखेरि त्यसै पनि टेम्परेचर घटेर गइहाल्छ बडीको होइन त्यसरी नै जोरोहरू पनि कम्ती गर्नु भइहाल्छ आफ्नो शरीरबाट त्यसरी नै म चाहिँ घर घरेलु उपचार चाहिँ पहिला म गर्नु रुचाउँछु अस्पतालको दबाई पानी भन्दा चाहिँ किनभने अस्पतालको दबाई पानीले गर्दा चाहिँ धेरै नै मलाई विक फिल हुन्छ र घरेलु उपचार नहुँदा घरेलु उपचार नहुँदा घरेलु उपचार गरेर पनि मलाई कम्ती भएन भने चाहिँ म अस्पताल जान्छु किनभने अस्पताल पनि जानैपर्छ कति कुरो घरेलु उपचारले मात्रै हुँदैन होइन त्यही करणले म घरेलु पहिला चाहिँ घरेलु उपचार गरेर मात्रै घरेलु उपचार गर्दा पनि कम्ती भएन भने मात्रै म अस्पताल जान्छु